अब यो तारा नक्षत्रबाट हामीलाई अब केही थाह छैन अब कोही कोही बेला अब यस्तो लाग्छ अब शनि ग्रहरू के के लाग्यो भनेर भनेको सुनिन्छ लाग्यो भन्छ तर केही थाह छैन मलाई त